मलाई मलाई चाहिँ लाग्छ कि परिवारमा पुरुष अनि महिलाको भूमिका चाहिँ एउटै हुन्छ किनकि एउटा पुरुष जब होइन एउटा पुरुषले घरकै लागि बाहिर कमाउनु जान्छ पैसा कमाउनु जान्छ किनकि जब त्यो पैसा कमाएर आउँछ त्यो घरमा चल्छ अनि महिलाको पनि यसमा के छ भन्दाखेरि महिलाले पनि घरमा नानीहरू खानाहरू घर साफ सफाइ राख्नु महिलाले चाहिँ भित्रको काम गरेकोअनुसारले उसले चाहिँ घर पनि बाँधेर राक्छ यो भूमिकामा चाहिँ कस्तो छ भन्दा मलाई लाग्दाखेरि चाहिँ पुरुष र महिला एउटै छौँ छन् किनकि पुरुषले जति बाहिर काम गर्छन् उत्ति नै महिलाले पनि भित्र काम गर्छन् हाम्रो घरमा पनि पुरुषले बाहिर काम गऱ्यो भने महिलाले भित्र घर सबै स्याहारेर राख्छन् त्यही कारणले चाहिँ यो सबै परिवार चाहिँ पुरुष र महिलाले गर्दा नै एक हुन्छ